हेलो भाइ गुड मर्निङ अँ के अरे नि भाइ मे फेयर होइन त अँ के अरे भन् के भन्दाखेरि नि भाइ मेरो घरमा आज एउटा सानो गेट टुगेदर छ नातिनीको नि बर्थडे छ कि अनि म अ खाना अर्डर गरौँ भनेको नि लन्चको लागि अनि तपाईँहरूको उसबाट के के अफरहरू छ के छ है अ त्यो पनि बताइदिनु होस् मलाई लन्चमा चाहिँ प्लेन राइस चिकन चिल्ली मटन सुप है अनि त्यहाँदेखि सलाद त्यहाँदेखि तपाईँहरूकोमा अरू के के पाउँछ त्योहरू हेरेर हगि अनि तपाईँहरूको सर्भिस त राम्रो छ मैले देखेको छु है मलाई यो चिजहरू दिँदाखेरि चाहिँ है अब के कसो छ अफरहरू छ छैन हगि अफरहरू छ भने अफरमा के के छ त्योहरू पनि भनिदिनु होस् न हजुर हजुर हजुर अँ हुन्छ हुन्छ हुन्छ तपाईँले नि केकहरू पनि दिन सक्नुहुन्छ तपाईँकोबाट केक पनि एउटा केक तपाईँको तिन पाउन्डको गरिदिनु होस् न केक अँ त्यसमा चाहिँ स्पन्ज केक होस् ल अँ ए अँ एगवालै एगवालै दिनुहोस् हगि अनि अरू चाहिँ के भने नानीहरूलाई त्यो टोपीहरू के के लगाइन्छ नि क्या बर्थडेको त्योहरू पनि मलाई प्रोभाइड गरिदिनुहोस् है न मलाई लन्च चाहिँ तपाईँको एक बजीभित्रमा चाहिन्छ केक चाहिँ अलिकति अगाडि पठाइदिन सक्नुभयो भने चाहिँ मलाई सजिलो हुन्थ्यो हजुर हजुर हुन्छ हुन्छ हुन्छ अँ बाह्र बजीभित्रमा चाहिँ तपाईँहरूले मलाई केक पठाइदिनु भए राम्रो हुन्थ्यो लन्च चाहिँ एक बजी तर एकदम राम्रो होस् है भाइ अहिलेसम्म तपाईँहरूको रेपुटेसन एकदमै राम्रो छ म आशा गर्छु है ल पेमेन्ट म अनलाइन गरिदिन्छु नसुर्ताउनुहोस् ल